हेलो हजुर हजुर भाडा मिन्स रिजर्भमा लानुहुन्छ गाडी ए भाडा डेढ सौ रुपियाँ डेढ सौ रुपियाँ हो के भन्नु हुन्छ हौ यहाँदेखि भा रोडहरू पनि त हेर्नुपर्यो रोडहरू पनि त अलिक रफ रफ छ अहिले त त्यही त्यही भाडा चल्दैछ नि हजुर लकडउनदेखि यता चाहिँ अलिक बढेको छ अहिले त सबै उयोस् गाडीको नै त्यति नै छ त मेरो मात्रै गाडीको होइन नि सबैको त्यति नै छ ए होइन नि अहिले बढेको निक्कै भयो त लकडउन कति भयो त्यति नै भयो बढेको त्यस्तो हुँदैन नि अब पहिल्यैदेखि बढेको गाडीहरूको को पनि एउटा रुल्स हुन्छ नि त त्यो मैले घटाउनु बढाउनु गरेर हुँदैन नि मैले मात्रै त्यसरी गरेर हुँदैन अब अरूको पनि हुन्छ सबैको सरसल्लाहले सबैजना उयो गरेरै गरेको हो नि त यो मैले मात्रै घटाउनु बढाउनु मिल्दैन नि मैले मात्रै घटाउँछु भन्नु पनि मिल्दैन म बढाउँछु भन्नु पनि मिल्दैन यो त सबैको होइन होइन त्यस्तो उयो उयो गर्नु न पर्दैन पचास रुपियाँ त बढेको छ

त्यो त हो कि तर अहिले अब सबैले मिलेरै गरेको हो नि त यो मैले मात्रै तपाईँले मलाई घटाउनु भनेर मैले तपाईँलाई हुन्छ भन्नु हनि सक्दिनँ ए जुनै गाडीमा मेरोमा मात्रै होइन जसकोमै गए पनि तपाईँले त्यति नै पर्छ हुन्छ हुन्छ हुन्छ